हवस् त दाजु धन्यवाद मलाई यहाँसम्म ल्याइदिनु भयो है अनि भाडा चाहिँ कति होला है ए हुन्छ सुन्नु होस् न तपाईँकोमा अनलाइन त हुँदैन रहेछ है म तपाईँलाई पैसा दिन्छु अन्तखेरि चाहिँ तपाईँकोमा पैसा क्यास दिँदा हुन्छ नि है हेर्नु न मेरोमा दुई हजार छ कि मलाई अरू फर्काइदिनु होस् न चार सय रुपे काटेर मलाई तपाईँले सोह्र सय रुपे फर्काइदिनु होस् न ला छैन यताउता अरू प्यासेन्जरलाई सोध्नु होस् न हुनु पर्ने त हौ गाडी चलाउनेले त राख्नु पर्ने त हौ खुजुरा त्यही त हेर्नु नि अहिले अब सबै क्यासहरूको यो क्यास लेस भएर नि सबै अनलाइन गर्ने बानी भएर अब अलिकिति चाहिँ राखेको थिएँ यही एउटा नोट मात्रै छ अन्त त्यही त मलाई सोह्र सय फर्काइदिनु होस् अरू पेसेन्जरलाई सोध्नु होस् न छैन खुजुरा ए हुन्छ हुन्छ त्यसो भए म मिलाइदिनु होस् न ल म त्यो मेरोमा यति नै छ हवस् त